हेलो म त ए हर्कमाया आन्टी ए हजुर हुन्छ नि हाम्रो यहाँ धेरै जातिहरू छौँ धेरै धर्महरू छ बुद्धिस्ट धर्म छ बुद्धिस्ट धर्मले उनीहरूको ल्होसारहरू मान्छ अनि क्रिस्चियन धर्महरू छ क्रिस्चियनहरूले दुर्गापूजाहरू गर्छ हिन्दूहरूले धेरै प्रकारको धर्महरू छ धेरै परकारको विभिन्न किसिमको चाडबाड मनाउँछ विभिन्न किसिमकै धर्म कर्म पनि गर्छ सबै कुरो नै देखिएको छ टिकाहरू लगाउँछ दसैँ औँसीमा जमाराहरू राख्छ जमारा राखेर टिकाहरू लगाउँछ हिन्दूहरूले एक अर्कामा आफ्नो मान्छेको कुरा मान्ने गरेको गर्छ त्यहाँ टिका लगाउनु जाने गरेको छ दुर्गा पूजाहरू गर्छ बाहुनहरू पढाउँछ धेरै प्रकारको त्यस्तो आजा पूजाहरू गर्छ राईको साखेवाहरू पनि मनाउँछ मनाउँछ राईहरू पनि धेरैजना छ राईहरू पनि मनाउँछ धेरै प्रकारकै गर्छ यहाँ धेरै नै जातिहरू छ आफ्नो आफ्नो जातिले चाहेको आफ्नो आफ्नो धर्म मनाउने गरेको छ क्रिसमस डेहरू पनि मनाउँछ क्रिस्चियनहरूले क्रिसमस डे मनाउने गरेको छ क्रिसमस डेमा ताराहरू झुन्ड्याएर झिलिमिली लगाएर केरलहरू खेलेर गर्ने गर्छ होलीहरू खेल्छ होलीहरू चाहिँ अरू अरू जातिले खेल्छ हामी नेपालीले चाहिँ होलीहरू खेल्दैन बङ्गाली बिहारीहरूले चाहिँ होलीहरू खेल्ने गर्छ